हजुर हजुर हजुर भन्नुहोस् न दिदी हजुर हजुर एकदमै राम्रो छ तपाईँको नानी कि छिटो सिकिहाल्छ मैले एक एकवटा स्टेप गराएको पनि टिप्नु पनि छिटो टिप्छ अन्त अलिक बदमास पनि पो छैन चुप लागेर बस्छ क्लासमा उसलाई स्टेप गर भन्दा गर्छ अन्त उसलाई तालहरूको जति पनि म उसलाई क्लासेसहरू दिन्छु सबै सुनिरहन्छ नि उसले ए हजुर नानी त अहिले तपाईँलाई भनौँ नै भने त अब तिन महिना त भयो है तपाईँको हालेको अन्त यत्तिको प्रोग्रेस चाहिँ एकदमै राम्रो हो राम्रो प्रोग्रेस गरेको छ मैले त अस्ति अर्को म्यामलाई पनि भनिदिई रहेको छु कि नानीलाई अ अर्को ग्रुपसँग मिक्स गरिवरी डान्स गराउने भनेर फङ्सनमा पनि हुन्छ हुन्छ तपाईँ उयो सङ्कोच मान्नुहुँदैन होला नि है म ए ग्रुप बनाएर नचाइदिउँ भनेको थिएँ कि प्रोग्राममा हजुर अन्त घरमा आजै अर्को कोही कोही बेला है टाइम पाएको बेलामा ट्युसन्सहरू सकेर पढिस पढाइ पढिसकेर चाहिँ प्र्याक्टिस गर्दा हुन्छ नि हजुर म सिकाइदिई राख्छु कि उसले घरमा आएर तपाईँले एकपल्ट गर्नु भनिदिनु नि हुन्छ हुन्छ धन्यवाद